हेलो सुन्नुहुँदैछ ए हजुर दिदी भन्नुहोस् न अहिले सब्जीहरूमा तपाईँको काँक्रो चाहिँ अलिअलि कम्ती कम्ती छ अब सिजन गइसक्यो अन्त सानो खाल्को ठुलो खाल्को बिँहरू हुन्छ नि त्यो तितो त्योहरू छ अनि त्यहाँदेखि फर्सी इस्कुस त्यस्तोहरू छ तामाहरू पनि हुन्छ तर तामा चाहिँ अब अर्डर गर्नु भयो भने कति चाहिन्छ त्यही हिसाबले मत्रै अब म निकाल्छु नि किनभने अब तामा त बिग्रिहाल्छ हो तपाईँलाई कुन सब्जी हजुर आलु आलु त सक्यो नि दिदी आलु त हजुर मुली चाहिँ छ बस्तीको आलु चाहिँ छैन आलु चाहिँ तपाईँले बस्तीको चाहिँ होइन कि भुटानको चाहिँ पाउनु हुन्छ कि भुटानको पनि राम्रो छ अहिले भर्खर निक्लिएको हो यता फालाकट्टाको त अब गुलियो हुनु थाल्यो बस्तीको आलु चाहिँ चाल ए यता भुटानको आलु चाहिँ चालिस रुपियाँ केजी छ प्याजहरू पनि त्यही हो चालिस रुपियाँ नै छ अनि मुली चाहिँ तपाईँको साठी रुपियाँ केजी छ टमाटर त अहिले चालिस भएको छ टमाटर चाहिँ तपाईँलाई हजुर तपाईँलाई नि कति कति कस्तो कस्तो सब्जी चाहिएको तपाईँको दोकान हो कि तपाईँलाई घरमा चलाउनको लागि कि लगेर बेच्नु हुने कि ए पूजाको लागि अँ भन्नुहोस् न त कस्तो कस्तो कति राखिदिउँ हजुर हजुर छुर्पीहरू चाहिँ बेच्दिनँ म सब्जीहरू मात्रै बेच्छु भेन्डीहरू छ हजुर हजुर ला बुझिन त हजुर हुन्छ हुन्छ हुन्छ सोमवार आउनुहोस् न ल हुन्छ धन्यवाद